म यो बाग्रागोट गाउँमा पर्यटन गराउनको लागि धेरै धेरै जगा छ त जस्तो यहाँ पिकनिक स्पटहरू छ पहिला मान्छेहरू पहिला टुरिस्टहरू पुरा आउने गर्थ्यो त्यसले गर्दा त्यहाँ खोलामा अलिकति प्लेटहरू पनि फालेर मैला गरिदिने बियरको बोतलहरू फालेर खोलाहरूलाई साह्रै मैला गरिदिने गर्थ्यो त्यही भएर त्यहाँको मान्छेहरूले मतलब त्यहाँको त्यही मान्छेहरूले बन्द गरिदिएको थियो मतलब फरेस्ट डिपार्टमेन्टले मान्छे माछाहरू पनि पुरा मारेर बन्द गरिदिएको थियो तर पनि यहाँ माथि एउटा बाबा धाम भन्ने यहाँ मन्दिर छ

अलिकति हाइटमा हुने गर्दा जस्तो केदरनाथहरू केदरनाथहरूकोतिर ट्रेकिङहरू गरेर जानु पर्ने बाटो छ त्यस्तै यहाँ पनि बाग्रागोटमा ट्रेकिङ गर्दै एउटा एउटा एडभेन्चर टाइपको मन्दिर एउटा छ त्यो बाबा धाम पनि भनेर पनि चिन्छ त्यो त्यसलाई अलिकति मान्छेको नजरमा अलिकति कम्ती नै छ त्यो मन्दिरलाई बाटोहरू अलिकति राम्रो बनाएर यहाँबाट गाडीहरू जाने बाटो बनाएर खोलाको खोलाको अलिकति माथि शिरमै छ शिर पनि होइन साइडमा अलिकिति जङ्गलको माथि छ यसमा शङ्करको अगाडि त्यो शङ्कर भगवान्को ठुलो मन्दिर ठुलो मन्दिर छ एउटा त्यो मन्दिरलाई अलिकति बाटो साटो बाटोहरू बनाएर अन्त अलिकिति त्यो जगालाई अलिकति प्रमोटहरू गरेर त्यो त्यो जगा र ठुलो टुरिस्ट आकर्षित हुने एउटा बन् बन्ने लायकको जगा छ अरू यहाँ अझ यहाँ अरू माल बजार पार्क पनि माल बजार पार्क छ त्यसमा धेरै धेरै धेरै भिड छ त्यो त्यो पार्क त्यो पार्क धेरै भिड धेरै धेरै भिड हुन्छ सेटर्डे सन्डे धेरै भिड हुन्छ भिड हुन्छ त्यहाँ थुप्रै प्रकारको फुलहरू हुन्छ फुलहरू पौधाहरू अनि विभिन्न प्रकारको खेल खेल्ने सामानहरू जस्तो पिङदेखि लिएर झुला अनि रेलहरू सबै सबै सब पाउँछ त्यो पार्कमा त्यो पार्कमा अलिकति फिस फिसहरू पनि फिस सिस्टमहरू पनि लगाएको छ एउटा गभर्मेन्ट बेङ्गलको गभर्मेन्टद्वारा नै यस्तै फिस कति बिस तिस रुप्पे लगाएर लगाएको छ अनि मान्छेहरू बर्थ डे मनाउन पिकनिक मनाउन पिकनिकहरू मनाउनु धेरै जान्छ माल बजार पार्कमा अरू यहाँ भयो तपाईँको बेङ्गल सफारी बेङ्गल सफारी पनि एउटा राम्रो जगा छ त्यसमा तपाईँको जीव जनावरहरू अनि पौधाहरू फुलहरू धेरै पाइने गरिन्छ बेङ्गल सफारीमै पनि धेरै भिड हुन्छ त्यसमा तपाईँले अन् त्यसमा अनलाइन बुकिङ सिस्टमहरू छ अनलाइन बुकिङ गरेन भने तपाईँले अहिले अफलाइनमा त सिटहरू पाउनु मुस्किल छ तपाईँको एउटा प्याकेज सिस्टम प्याकिङ प्याकेज सिस्टमको गाडीहरू छ त्यसमा प्याकेज यस्तै दस पाँच पाँच छ हजारमा तपाईँलाई एउटा एडभेन्चर एडभेन्चर फिल गर्नु सक्नु हुन्छ त्यसमा तपाईँलाई एउटा एम्बुलेन्स टाइपको गाडीमा तपाईँलाई हालेर त्यसमा अलिकति गार्डहरू पनि हुन्छ फरेस्ट गार्डहरू पनि हुन्छ तपाईँले धेरै प्रकारको जनावरहरू देख्नु हुन्छ त्यसमा बाघ भालु अन्त चितुवा हिरण मृगहरू मुजुर अरू अझ धेरै प्रकारको जनावरहरू पनि त्यहाँ भेट्ने गर्छ

यहाँ मान् मान्छेहरू बेङ्गल सफारी घुम्नु लागि धेरै धेरै धेरै धेरै टाढा जगाबाट पनि आउँछ कोलकत्ता भयो तपाईँको यो हाम्रो यहाँ लोकल लोकल मान्छेहरू मात्र होइन दूर दूरको मान्छेहरू पनि आउने गरिन्छ त्यसमा तपाईँको तपाईँको त्यही बेङ्गल सफार् सफारीको पार्क भित्र तपाईँको खानाहरू खानाहरू पाउने जगाहरू पनि एउटा रेस्टुरेन्टहरू सब छ नानीहरूलाई पनि ल्याउन सक्नु हुन्छ नानीहरूलाई एउटा अलग्गै किड्स सेक्सन जोन छ स्यानोबडेको एउटा जू जू पनि बनाइदिएको छ यो एउटा बेङ्गलको फरेस्ट फरेस्ट डिपार्टमेन्टद्वारा नै बनाइएको यो पार्क हो एउटा त्यसमा तपाईँको जीव जनावरहरूलाई एउटा अलिकति सुरक्षित गर्न लागि पनि त्यो पार्क बनाएर एउटा एउटा त्यो टुरिस्ट आकर्षित बनाउन लागि पनि त्यो जगा यहाँ बनाउने कोसिस गरेको छ बेङ्गल सरकार सरकारद्वारा अनि अघि मैले तपाईँलाई भनेको यो बाबा धाम माथिको त्यसमा तपाईँको शिवरात्रिको शिवरात्रिको बेलामा मान्छेहरू टाढा टाढाबाट यहाँ तपाईँको ओदलाबाडी वासाबाडीबाट थुप्रै मान्छेहरू यहाँ दर्शनहरू गर्न आउँछ किनभने यो यो यो मन्दिर चाहिँ एउटा पवित्र पनि मान्ने गर्छ अनि मान्छेहरू शिवरात्रिमा दुधहरू दुध फलहरू अनि पूजाको सामग्री लिएर माथि पूजा गर्नु जान्छ त्यसमा तपाईँको स्टार्टिङमा स्टार्टिङमा तपाईँको स्टार्टिङमा राम्रो बाटो छ त्यसमा स्टार्टिङमा तपाईँको गणेश भगवान्को मन्दिर छ एउटा सानोबडेको मन्दिर छ त्यसबाट तपाईँको थुप्रै थुप्रै भगवान्हरूको मन्दिरहरू भेट्टाउनु हुन्छ त्यसमा माथि मन्दिरको शिरमा त तपाईँको एउटा शङ्कर भगवान्को एउटा मन्दिर छ त्यसमा गुफा गुफा भित्र बनिएको मन्दिर हो त्यसमा यहाँ अब यहाँ छेउको यहाँ डाँडा लाइनको एउडा पन् पण्डित हुनु हुन्छ त्यहाँ ऊ ढुक्कै बस्नु हुन्छ अनि यो मन्दिर चलाएको भनेको तपाईँको धेरै भएको छ दस दस बाह्र साल भएको छ पहिला एउटा पहिला अर्कै पण्डित हुनु हुन्थ्यो उनको मृत्यु भएर अहिले पण्डित चेन्ज हुनु भएको छ यो पण्डित चाहिँ डाँडा डाँडा लाइनको हुनु हुन्छ

शिवरात्रिको बेलामा तपाईँलाई यहाँ खिचडीहरू खिचडी फल प्र प्रसादको रूपमा दिन्छ यहाँ ठुलो ठुलो यज्ञहरू ठुलो हवन गरिन्छ त्यसमा तपाईँले थुप्रै मान्छेहरू पनि आउँछ यो आरती गर्नु लागि अन्त अरू अझ यहाँ तपाईँको टुरिस्ट घुम्ने जगा भनेको तपाईँको यहाँ गजलडुबा भयो यहाँ गजलडुबा गजलडुबा टिस्टा ब्यारेज भन्ने जगा छ त्यसमा त्यसमा तपाईँ तपाईँको बोटिङ गर्ने एउटा नयाँ नयाँ एक्सपिरियन्स हुन्छ त्यसमा बोटिङ गर्न तपाईँको त्यहाँ त्यहाँ मोटरबोटहरू पनि लगाएको छ भनेर सुनेको छु अहिले ठुलो ठुलो रेस्टुरेन्टहरू बनाएर त्यहाँ त्यहाँ फेमस भनेको तपाईँको त्यहाँ झिँगे माछाको पकौडा छ बिस त्यस्तै बिस बिस तिस रुप्पे पर्छ त्यसको मान्छेहरूले धेरै मजा लिएर खाइन्छ खान्छ अन्त टिस्टा ब्यारेजमा टिस्टा ब्यारेजको बेलामा त्यहाँ बोटिङहरूको त्यहाँ सबसे राम्रो समय भनेको त्यो जान जानु लागि यस्तो चार पाँच बजीको छ त्यसमा तपाईँको सन सेट भ्यु चाहिँ त्यहाँबाट राम्रो देखिने गर्छ अरू त्यस्तो महँगो पनि छैन त्यो जगा त्यो बोटिङ तपाईँले गर्नु हुन्छ यस्तै सय दुई सय रुप्पेमा तपाईँलाई डल्लै तपाईँको त्यहाँ झिलको तपाईँलाई घुमाइदिन्छ त्यहाँको उयो लोकलहरूले अरू तपाईँको त्याँ रेस्टुरेन्टहरू पनि राम्रो राम्रो रेस्टुरेन्टहरू छ तपाईँको सस्तो टाइपको त्यहाँको तपाईँको फेमस भनेको माछाहरू चाहिँ तपाईँको त्यहाँबाट फ्रेसहरू पाउनु हुन्छ फ्रेस माछाहरू माछाहरू सिधै तपाईँको त्यहीँ नजिकै खोलाबाट भेटिन्छ अनि त्यहाँको माछाहरू पनि धेरै मिठो हुन्छ अनि टुरिस्ट घुम्ने जगा चाहिँ धेरै राम्रो छ त्यो त्यो जगा चाहिँ